ए हजुर गुड मर्निङ हजुर म त कालेम्पोङमै हो त ए हजुर हजुर ए अनि यसपालि के छ हो त्यस्तो नयाँ विशेष कुराहरू चाहिँ के छ हो हजुर ए धुमधामै हुने रहेछ त है हजुर ए ए हजुर त्यस्तो हो भने त हामी पनि केही गर्नु पर्थ्यो

हजुर त्यही त है

ल ल यसपालि छिट्टै आउँछु कि केही केही गरौँ न हामी पनि त्यसमा अनि अँ त्यही त भनेको हजुर ए ल ल ल हुन्छ ओके बाई ओके साथी